हँ पहिला पहिला त हुन्थ्यो पहिला पहिला त निकै बजार लाग्थ्यो र साप्तहिक हाट होइन हाम्रोमा यहाँ महिनैपिछे बजार लाग्थ्यो डबली हुन्थ्यो मतलब नेपाली आदिवासी बङ्गाली जति पनि छ उनीहरूले जो बगानमा काम गर्थे कर्मचारीहरूले उनीहरू डबली पाउँथ्यो खर्च भन्ने पाउँथ्यो र तलब महिनाको पाउँथ्यो हो त्यति बेला धेरै नै बजार लाग्थ्यो तर अहिले कुनै पनि प्रसिद्ध त बजारहरू यहाँ छैन किनकि बाग्राकोट बजारमा अहिले बगानको हालत छ सालदेखि सुक्खा छ र हाम्रोमा अनाजहरू किनबेच केन्द्रहरू कुनै पनि छैन अहिले र परतिर जाँदाखेरि पहिला दार्जिलिङ डिस्ट्रिक थियो त्यो हाई स्कुलदेखि माथि र अहिले कालेबुङ डिस्ट्रिक भएको छ जिल्ला भएको छ त्यहाँ पनि अदुवाहरू बिक्री गर्ने अहिले कुनै पनि किनबेचको सब्जी अनाजहरूको बजार छैन यी बजार बजारहरूमा उपलब्ध वस्तुहरू कुनै पनि औसत मूल्यमा पाइँदैन र गुणस्तरमा छैन किनभने यो के किनकि किफायती भयो भने यो नेताहरूको बेसी वर्चस्व भयो यो नेताहरूको बेसी वर्चस्व भयो र हामी गरिब दुःखीहरूले केही पनि पाउनसकेको छैनौँ पहिला पहिला बोनस पाउँथ्यो हाम्रो यो बाग्राकोट बगानभित्र बिस पर्सन्ट अहिले छ सालदेखि यतापट्टि छ साल त बगान बन्द भयो र दुई साल बादमा हामीलाई छ पर्सन्ट र नौ पर्सन्ट र एघार पर्सन्ट बोनस दिइरहेको छ त्यही पनि अभिषेक ब्यानर्जीले किनेको यो बगानमा हामीलाई अहिलेसम्म केही पनि सुख छैन हामीलाई पानीधरि किनेर खानु पर्दैछ बिजुली किनेर खानु बाल्नुपर्दैछ र हामीलाई के दिएको छ अहिलेसम्म हामीलाई घरअगाडि दाउरा छैन पहिला दाउरा पाउँथ्यो त्यो दाउरा पनि पाएको छैन हामीले अहिले सप्सिटीबाट ल्याउनुपर्छ ग्यास सिलिन्डर र हजार बिस रुपियाँमा हामीले किनेर बाल्नुपर्दैछ अहिलेसम्म हामीलाई गरिब दुःखीलाई यो बगानभित्रको गरिब दुःखीलाई केही पनि सुविधा छैन केही सुविधा उपलब्ध छैन हामीले एउटा सब्जी किन्नु जहाँ आलुको दाम अहिले बिस रुपियाँ छ तर पनि किनेर खानुपर्दैछ अहिले हामीले पानीको उपलब्ध छैन पानीको दस हजारमा पानी किनेर खानु पनि पर्छ गभर्मेन्टको पानी यहाँ दस हजारमा त्यस्तो भइरहेको छ र हामीलाई केही पनि छैन यो क्षेत्रमा केही पनि हामीलाई उपलब्ध छैन